म सानो बालक हुँदाखेरि साह्रै बदमास थिएँ हो अनि मामा माइजूले मलाई रिनाकमा लगेर राम्रो स्कुलमा हालेको थियो अनि इङ्गलिस स्कुलमा हालेको थियो अनि सानोमा पढ्दै जाँदाखेरि

साह्रै बद् बदमास भएँ अटेरीपना थिएँ अनि अटेरी हुना हुनाले मामा माइजूले मलाई कुट्थ्यो अनि म म मन दुखाउँदै रुन्थेँ मन दुखाउँदै रुँदाखेरि मामाले झन् झन् पिट्थ्यो अनि कुट्दाखेरि मैले धेरै पढ्नु सक्थिनँ अलिअलि पढेको पनि बिर्सिहाल्थेँ

त्यहाँबाट पढ्दै जाँदाखेरि धेरै रोग कष्ट बिमारले पनि मलाई सतायो बिमारले पनि म पढ्न सकिनँ धेरै कमजोर भएर आएँ त्यहाँदेखि साह्रो बिमार भएर चाहिँ घरमा आमा पापाले ल्याउनुभयो र मलाई अर्कै स्कुल लगाउनुभयो अर्कै स्कुल हालेर चाहिँ मलाई राम्रो भएको थियो घरमा पनि धेरै बदमासी थिएँ सानोमा अटेरी थिएँ झगडा मात्रै गरिबस्थेँ खानुमा पनि पुरा खाना खानुमा पनि दङ्ग्याउनु दङ्ग्याइबस्थेँ आमाले ठुलो मान्छे बनाउँछु भन्ने सोचेको थियो तर मैले धेरै पढ्न सकिनँ रोग कष्ट बिमार भएर अनि धेरै चकचकी पनि थियो अनि धेरै स्कुल पढ्ने इच्छा थियो मलाई तर रोग कष्ट बिमारले गर्दाखेरि पढ्नु सकिनँ पापाले पनि धेरै पढाउँछु भन्थ्यो धेरै बाठो बनाउँछु भन भनेको थियो मै मेरो मैले धेरै पढ्नु इच्छा त थियो तर बिमारले गर्दाखेरि मैले पढ्नै सकिनँ